एक हजार पाँच सय नब्बे पाँच हजार असी आठ लाख नब्बे हजार दस नब्बे लाख छ सय नौ लाख नौ सय उनानब्बे